फलहरू चाहिँ हामीले सुन्तला केरा अम्बकहरू रोप्छौँ अनि तरकारी चाहिँ सिमी आलु हरू रोप्छौँ बन्दकोपीहरू फुलकोपीहरू सबै हुन्छ खोर्सानीहरू पनि हुन्छ सबै रोप्छौँ फुलहरू चाहिँ थुप्रै हुन्छ यतातिर चाहिँ सायपत्री फुल गोदावरी मखमली थुप्रै फुलहरू रोप्छौँ जेरिनियमहरू भयो अरकिडहरूदेखि लिएर सबै रोप्छौँ फुलहरू चाहिँ हामीले